एउटा सानो घटना है एउटा गाउँमा दुईजना मान्छे थियो अरे है दुईजना मान्छे सँगै काम गर्ने सँगै मिल्ने साथी यो हालको घट्नै हो दार्जिलिङमै भएको घट्ना हो है दुईजना मिल्ने साथी र दुईजना मिल्ने साथीमा चाहिँ दुईजनाले सँगसँगै प्रोग्रेस गर्यो एउटा काम लिएर उनीहरूले तर एउटा साथीको चाहिँ घरमा एकदमै ज्यादा घरेलु परिवारको ज्यादा घरेलु डिमान्डले गर्दा चाहिँ उसले जति पनि पैसा कमाएको थियो त्यो उहाँहरूको लुगाफाटा हाबीजाबीमा नै गयो भने अर्को साथीको को चाहिँ घरको परिवार एकदमै शान्त स्वभाव है जसरी पनि आफ्नो गुजारा गर्ने त्यो किसिमको भएकोले गर्दा चाहिँ एउटा साथीले चाहिँ एउटा घर बनायो भने अर्को साथीले चाहिँ बनाउनु सकेन घर र त्यो साथीको घर देखेर उल्टा अर्को जसकोले बनाउनु सकेन उसको परिवारलाई जलन भयो र उसलाई भन्यो तिमी र दुईजना सँगै काम गरेको एउटै पार्ट्नरसिपमा काम गरेको तर तिमीले घर बनाएनौ तिम्रो साथीले चाहिँ घर बनायो भनेर उल्टा घरमा भन्दा चाहिँ उसको बुडाले सम्झायो तिमीले त तिमीहरूले घरमा पैसा खर्च गर्छौँ र गर्नु सक्दैनौँ भन्छ मलाई भनेर भन्दा चाहिँ उसको पत्नीले के भनेछ भने तिम्रै छोराछोरी पाल्नुको लागि त भनेर भन्ने कुराहरू राखेछ होइन तर त्यो भनेको चाहिँ एउटा अचानक एकदमै रोचक किन बन्यो भने उसले आफूले गरेको फुर्मास आफूले गरेको कुरो चाहिँ बुझ्न सकेन तर उल्टा आफ्नो पतिलाई नै दोष लगायो अनि यो चाहिँ अब यो तथ्य त आफै आफूले जानीजानी आफूले गल्ती गरेर आफ्नो परिवारलाई बचाउनको लागि पैसा रुपियाँको जोगाड गर्नु सक्दैनन् भने अर्कोको घरले उयो गरेको चाहिँ अर्को घरले उन्नति गरेको अर्को साथीको बुढीले घरमा उन्नति गरेको चाहिँ त्यो मान्छेलाई जलन हुनु पनि त्यो एउटा मान्छेको मनोविज्ञान बिग्रिएको नि त्यो पनि रोचक तथ्यै होइन र भन्नुपर्दा